तपाईँ हाट बजारको फलफुल दोकानको दाजु हो ए मलाई फ्रुट्सहरू चाहिएको थियो त अन्त तपाईँहरूकोमा कतिको के के फ्रुट्सहरू छ होला भनिदिनु नि लानु थियो त मलाई मैले मैले अस्ति मैले अस्तिको पा अस्तिको हप्ता किन्नु आउँदाखेरि चाहिँ के भन्छ यो यो ब्लूबेरिस मगाएको थिएँ तर छैन भन्नुहुँदैथ्यो मगाइदिनुहुन्छ भन्दैथ्यो नि त मगाइदियो कि मगाइदिएन भनेर पनि कल गरेको त्यो एभाइलेबल छ कि छैन

त्यसो भए मलाई अहिले म एकछिनमा आउँछु कि त्यसो भए मलाई अहिले एक केजी आँप एक किलो ए्याप्पल अन्तखेरि त्यो उयो केरा एक दर्जन अन्तखेरि यो किवी राखिदिनुहोस् न प्याक गरेर एक प्याकेट किवी म अहिले एकछिनमा आउँछु आधा घन्टाबाद हवस् थ्याङ्क यू